म प्रायः किताब दार्जिलिङको अक्सफोर्ड र श्याम ब्रदर्सबाट किन्छु अन्तखेरि हाम्रो वरिपरि नै त्यस्तो सेकेन्ड ह्यान्ड किताब बेच्ने कुनै दोकान छैन दोकान भए एकदमै राम्रो हुनेछ त्यस्तो हाम्रोमा त्यस्तो मानसिकतामा पुग्ने हाम्रो स्थिति नै छैन हौ अहिले